र तपाईँ हालै अहिले रिटायर्मेन्ट लाइफ रिटायर्मेन्ट जीवन बिताइरहनु भएको छ र घरमा बस्दाखेरि अलिअलि तपाईँ खेतीपाती पनि गरिरहेको हामीले देखिरहेको छौँ र सुनी पनि रहेका छौँ र तपाईँले अहिले घरबारीमा अलिअलि खेतीपाती गर्दा चाहिँ कस्तो प्रकारले खेतीपाती गर्नुहुन्छ पारम्परिक रूपमै खेतीपाती गर्नुहुन्छ कि या अहिलेको आधुनिक सरसामानद्वारा आधुनिक पद्धति आधुनिक प्रविधिद्वारा तपाईँ खेतीपाती गर्नुहुन्छ कसरी गर्नुहुन्छ खेतीपाती अब अलिअलि गरिन्छ अब अलिअलि खेती त पहिलाको जस्तै पुरानो उयसमा नै अब मल गाईको मल लगाएर अब हलो जोतेर पाटो पल्टाएर गाईको मल लगाएर काँटाले खनेर त्यसमा अब त्यस्तै अब समयअनुसार आलु साग सिँबी यस्तो मुलीहरू यस्तो सब्जीहरू लगाएर चाहिँ गर गर्छौँ अब अहिलेको उयसमा चाहिँ अब अलिक ठुलो फलाउने एकदमै उयो गर्नेको लागि अब अहिले के हुन्छ कोपीहरू पनि ठुल्ठुलो बनाउने छिटो पाक्ने छिटो फल्ने गर्दाखेरि चाहिँ अहिले उयो अहिलेको मल अब अहिले त्यो के मल पो भन्छ हौ त्यस्तो उयो लाउँछौँ खोइ मलको पनि याद आउँदैन पहिलाको पन्जी याद आउँछ हो अहिलेको मलहरू कुन कुन के के नाम भएको त्यति याद पनि पहिलाको त त्यही गाईको मल बाख्राको मल कुखुराको सुली रूला त्यस्तो लाएर सागसब्जीहरू पका बनाउँथ्यौँ हुर्काउँथ्यौँ बढाउँथ्यौँ अब अलिअलि बेच्थ्यौँ पनि घरमा पनि खान्थ्यौँ गाउँमा पनि अब इष्टमित्रहरूलाई यसो बाँडचुँड गरेर खान्थ्यौँ